हाम्रो छेउमा पर्ने बजार अठियाबारी हेमिल्टन कालचिनी अनि हाम्रै गाउँको नै बजार हो अन्त हाम्रो त्यो बजारमा चाहिँ एकदमै राम्रो राम्रो मतलब राम्रो चिजहरू पनि पाउँछ हो अन्त सस्तो नै हुन्छ दामहरू एकदमै राम्रो हुन्छ बजारमा प्रसस्त नै हुन्छ हो तर ब बजार पनि एकदमै राम्रो लाग्छ अन्त सब्जीहरू पनि एकदमै ताजा ताजा नै पाउँछ अन्त हामीलाई अन्त वस्तु अन्त बजारहरू बजारहरू पनि एकदमै राम्रो हुन्छ अन्त गाउँको मान्छेहरू पनि सबैजना जान्छ बजारमा यस्तै अठियाबारी कोही अठियाबारी जान्छ कोही हेमिल्टन जान्छ कोही कालचिनी जान्छ तर एकदमै सब्जी फलफूलहरू एकदमै राम्रो हुन्छ ताजा ताजा नै हुन्छ अन्त यहाँको बजारमा चाहिँ एकदमै राम्रो स फलफुल सब्जीहरू खानपिनहरू सब नै राम्रो नै हुन्छ अन्त लुगाको दामहरू पनि एकदमै सस्तो हुन्छ सब्जीको दामहरू पनि एकदमै सस्तो हुन्छ तर राम्रो नै पाउँछ अन्त अन्त अन्त अन्त दोकानदारहरू पनि राम्रो नै हुन्छ यतातिरको सब्जी दोकानको अङ्कलहरू पनि हो अन्त हाम्रो गाउँको बजार चाहिँ मलाई एकदमै मनपर्छ अङ्कलहरू पनि राम्रो राम्रो नै आउँछ आउनु आउँछ नै कपडा कप मतलब कपडा कपडा बिक्री गर्ने अङ्कल भयो सब्जीवाला अङ्कल नि सबै नै राम्रो हुनुहुन्छ राम्ररी नै बोल्छ अन्त यहाँ बजारमा चाहिँ एकदमै मलाई मनपर्छ हो हाम्रो बजार चाहिँ मलाई एकदमै राम्रो लाग्छ अन्त यहाँ सबै सब हाम्रो बजारमा चाहिँ सबै सबै कुरो मिल्छ प्रसस्तै नै हुन्छ हजुरहरूलाई जे जे चाहिन्छ मेरो जे जे चाहिन्छ त्यो सबै नै हुन्छ हो त्यसले मलाई बजार यताको बजारहरू चाहिँ दामी लाग्छ म एक्लै घुम्नु जान्छु